खेलकुदमा त धेरै फाइदा नै हुन्छ आउटडोर गेम्सहरू तिर चाहिँ के हुन्छ कि लाइक आफ्नो बडीलाई मेन्टेन या फिट गर्नु छ भने चाहिँ आउटडोर गेम्स जस्तो कि फुटबल भयो क्रिकेट भयो होइन धेरै नै स्पोर्ट्सहरू छ रनिङहरू भयो हो त्यो स्पोर्ट्सहरूतिर चाहिँ तपाईँ गर्यो भने चाहिँ जिउ चाहिँ एकदम सुस्त रहन्छ अनि फेट लुज हुन्छ अनि बडी सेपमा आउँछ हो अनि तपाईँको डाइट पनि राम्रो छ भने त स्टामिना पनि बढिन्छ होइन दिनदिनै तपाईँले अगर स्पोर्ट्समा फोकस गर्यो भने हो खेलकुद गर्यो भने चाहिँ त्यति नै हो मैले जानेको